नेपाली भाषा चाहिँ अब मेरो आमाको भाषा हो जब म अब आमाको गर्भबाट निस्केँ है तबदेखि नै मैले बोल्नुथालेको शब्द नै नेपाली भाषा हो त्यही भएर मलाई नेपाली भाषा चाहिँ साह्रै मनपर्छ अब किनभने हामीले कुनै पनि आफ्नो मनको भावना भयो होइन आफ्नो मनको पिरहरू भयो सबै कुरो हामीले नेपालीमा मजाले बुझाउनु सक्छौँ अरूलाई होइन अब जति पनि हामीले इङ्लिस इङ्लिस पढे पनि होइन इङ्लिस मिडियम पढे पनि हिन्दी मिडियम पढे पनि जतिसुकै गरे पनि जतिसुकै जुनसुकै ल्याङ्वेजमा पढे पनि तर आफ्नो मातृभाषा चाहिँ अब हामीलाई बोल्नु सजिलो हुन्छ होइन त्यो भाषाले चाहिँ अब हाम्रो मनको दुःखहरू पनि हामीले कसैलाई सेयर गर्नसक्छौँ हामीले अब केही बुझ्नु नबुझेको कुराहरू पनि हाम्रो भाषामा हामीले सरल कुराहरूमै हामीले बुझ्नसक्छौँ अब जस्तो हाम्रो भाषा चाहिँ अब अरू भाषा जस्तो छैन हामीलाई चाहिँ त्यस्तो लाग्छ होइन अन्त